यो टेक्नोलोजीहरू चाहिँ कसरी उयो चाल पाउँछ भन्दा आएको चाल पाउँछ भन्दाखेरि चाहिँ गुगलबाट साइन्स टेक्नोलोजीबाट के के गर्यो भने सब त्यहाँबाट चाल पाउँछ अन्त त्यो